हेलो हजुर हजुर हजुर अँ भर्खर आएको छ त पठाइदिनुपर्ने अब सब्जीहरू त के भन्नु र हो अब कोपीहरू आएको छ हो फुलकोपी अनि बन्दाकोपी अन्त बैगुनहरू छ के के चाहिँ पठाइदिनुपर्ने हो तिमीलाई चाहिँ फुलकोपी चालिस रुपियाँ केजी छ बन्दा बन्दाकोपी चाहिँ अहिले तिस रुपियाँ केजी छ हो अन्त फुलकोपी चाहिँ चालिस कति केजी चाहिँ हालिदिनु हौ ए गाडी चाहिँ कसकोमा पठाइदिनुपर्ने हौ ए ल ल अनि त्यो त्यति दुईवटा मात्रै अँ सिमी आएको छ बोडीहरू आएको छ है अँ बोडीहरू आएको छ अन्त बोडी चाहिँ अलिक यो चाहिँ अलिक महँगो पर्छ हौ ए अस्तिको खोइ त्यस्तै आउँछ कोही बेला कस्तो आउँछ हो अब हामी त त्यस्तै बेचाइ हुन्छ के गर्नु त होइन होइन अहिले राम्रो आएको छ नि ए ल पठाइदिन्छु अलिक आलुहरू पनि आएको छ लाँदैन आलुहरू चाहिँ ए ल त्यसो भए म बिस कि बिस आलु तिस रुपियाँ नै छ तिस रुपियाँ अन्त रामभेँडाहरू चाहिँदैन थुप्रै छ सामान चाहिँ ए अन्त अँ अँ अँ अँ अँ प्याज छ त अहिले अँ आएको छ अँ कति दुई केजी कि तिन केजी अँ ल ए हुन्छ पैसा अँ हुन्छ पैसा पठाइदिनु न सिमी पचास रुपियाँ केजी बेच्दै पो छु हौ म त अँ बोडी नै त्यो सानो खाले चाहिँ फेरि चालिस रुपियाँ गर्दैछु ए बोडी अँ पचास रुपियाँ ए ल ल कति पठाइदिनु ए ल ल ल त म सेतो धोक्रो नि पठाइ दिएँ त